अब के जग्गामा सिँचाइ हुन्छ भन्दाखेरि चाहिँ अब प्रायः जसो हामीले देखिरहेको हुन्छौँ टिभीतिर सुनिरहेको हुन्छौँ न्युजतिर होइन बेसी जस्तो अब सिँचाइ यता पैह्रोहरू चाहिँ अब हिल्सतिरै हो अब हिल्सतिर चाहिँ प्रायः जस्तो पैह्रोहरू गइबस्छ अब न्युजतिर हामीले जहिल्यै सुनिरहेको हुन्छौँ प्रायः जस्तो पैह्रोहरू गएको हामीले सुनिबस्छौँ हो प्रायःजसो अब हिल्सतिरै हुन्छ सिँचाइहरू चाहिँ अब